पिटा पिटी ऊषु हाम्रो इन्डियाको सबभन्दा वान अफ द जानामाना स्पोट्स पर्सन हुनुहुन्छ अनि उनको जनम सत्ताइस जुन नाइन्टिन सिस्क्टी फोरमा उहाँको एन्ड अनि उनको निकनेम चाहिँ गोल्डेन गर्ल भनेर चिनिन्छ एन्ड हाम्रो इन्डियाको सबभन्दा फर्स्ट फिमेल एथलिट जो ओलम्पिक्स अनि एसियन गेम्समा पुग्नुभएको खिलाडी हो उनी अनि अहिले फिलहाल ऊ उनी इन्डियन रेल्वेजमा जब गर्नुहुँदैछ एन्ड उनको एज क करेन्टली उन्साट्ठी साल अनि उनले चारवटा गोल्ड मेडेल्स र सेभेन सिल्भर मेडेल्स इन एसियन गेममा आफ्नो नाम गर्नुभएको छ एन्ड अनि उनलाई क्विन अफ इन्डियन ट्रयाक एन्ड फिल्ड्स पनि भनिन्छ होइन अन्त भयो